पश्चिम बङ्गालमा चाहिँ मनोरञ्जन सामाजिक मिडिया हामीले चाहिँ हामीले धेरै मात्रामा इन्स्ट्राग्राम फोसबुक र युट्युब युज गर्ने गर्छौँ हामी यसले धेरै मनोरञ्जन अथवा हामी यहाँबाट धेरै शिक्षा पनि प्राप्त गर्छौँ जस् जस्तै हामीलाई खा खाना पकाउन आउन भने आएन भने हामीले रेसिपी अथवा त्यसका त्यस त्यसलाई कसरी बनाउँछ र त्यो खानामा युज हुने मसला अथवा समान समाग्रीको नाम पनि जान्छौँ र धेरै मात्रामा हामी यसले गर्दा हामी एड पनि गर्न सक्छौँ र य यसले कहाँदेखिन्को कहाँ पनि पुगाउँछ फेमस पनि हुनुसक्छ हामी यसले यसले फेमस पनि हुनुसक्छ अनि त्यसपछि त्यसपछि हामीले अर्ली इन्कम पनि अर्न गर्न सक्छौँ र फेसबुक फेसबुक फेसबुकमा हामीले न्युज अथवा न्युज अथवा अथवा धेरै जग्गाका धेरै जग्गाका समाचार पनि लिन सक् लिन सक्छन् सँगसँग र यु युट्युबबाट हामीले युट्युबबाट